हेलो स्विगी कस्टमर केयर मे मेजरमा मैले खाना मगाएको थिएँ मैले त्यसमा अनलाइन पे गरेको थिएँ त्यसको लागि जान्नुको लागि भयो कि भएन भनेर कल गरेको